हेलो हजुर हजुर हजुर ला हो त तपाईँ अलिकति म्यानेज गर्नु सक्नु हुँदैन होला म यहाँनिर स्टाफ कम्ती भएकोले गर्दा अहिले अलिक बिजी छौँ कि त्यही भएर अलिक आउनु अलिक ढिलो हुन्छ होला त्यही भएर अलिक तपाईँले म्यानेज गर्ने कोसिस गर्नुहोस् न है होइन प पठाइदिन्नँ भनेको होइन पठाइदिन्छु तर अलिक टाइम लाग्छ त्यही भएर चाहिँ तपाईँलाई अलिक त्यसको जरुरी छ भने चाहिँ अलिक तपाईँले म्यानेज गरिदिँदै गर्नुहोस् न अलिक स्टाफ कम्ती छ अहिले सबैजना बिजी आफ्नो आफ्नो उएसमा छ त्यही भएर नि तपाईँले कोसिस चाहिँ गर्दै गर्नुहोस् न म पठाइदिन्छु पठाउनु त हजुर होइन डर लाग्छ त्यसो भए तपाईँ अलिक होसियारले बस्दै गर्नुहोस् म अलिकति टाइम लगाएर तपाईँलाई म पठाइदिने कोसिस गर्छु कि र पनि तपाईँ अलिक जोगिनु चाहिँ जोगिनुहोस् न ल हुन् होइन म पठाइदिन्छु कि अलिक हामी बिजी छौँ यो काम सकेर चाहिँ म तपाईँ भएकोमा कोही एउटा स्टाफ पठाइदिन्छु नि भन्नु खोजेको मात्रै हो मैले पठाइदिन्नँ भनेको त छुइनँ र पनि तपाईँले अलिकति त्यस्तो तपाईँलाई डर लाग्छ भने त्यहीँ एउटा काठ साठ केहीले गर्दा अलिकति हटाउने कोसिस चाहिँ गर्दै गर्नुहोस् न भन्नु मात्रै खोजेको नि हजुर ला त्यसको लागि चाहिँ अलिक म अलिक ढिलो हुन्छ होला आउनु चाहिँ आउँदैछु तपाईँ अलिकति धैर्य गरिदिनुहोस् न ल